अँ हेलो अँ भाइ अस्ति एक हप्ता अगाडि तपाईँको दोकानबाट मैले प्लेटहरू डिसको सेटै बटुकोहरू लिएर गएको थिएँ अनि मैले किचनमा दुई चार दिनदेखि युज गर्दाखेरि त सामान त एकदमै राम्रो रहेन रहेछ दागहरू पनि पुरा बस्यो राम्रो उयो नै भएन एकदमै त्यो कलरहरू पनि सबै गयो तपाईँहरूको दोकानमा त सामान त एकदमै राम्रो राख्नुहुँदैन रहेछ पैसा पनि तपाईँले अलिक बेसी लिनुभयो राम्रो क्वालिटी छ भनेर तर सामान त एकदमै राम्रो रहेन रहेछ अबदेखि चाहिँ म तपाईँहरूको दोकानमा केही सामान लिँदिन है एकदमै तपाईँहरूले मलाई ठग्नुभयो